हेलो हजुर हो त ए सर्विस सर्विस सेन्टर चाहिँ दार्जिलिङ्ग हो दार्जिलिङमा छ ए हजुर के समस्या छ होला गियरमा गियर मतलब गियर राम्रो लागेको छैन हजुर हजुर

हजुर हजुर ब्रेकमा कहिले त्यो सर्विस कहिले गर्नु भएको थियो लास्ट टाइम त्यो गियरको प्रब्लम चाहिँ के छ पहिलादेखि क्लचहरू पनि हेरिसक्यो हजुर हजुर ए भनेपछि लास्ट टाइम त्यो सर्विस गर्दाखेरि गियर ओइल पनि चेन्ज गर्नु भएको थियो हजुर हजुर हजुर कुन चाहिँ छ गाडी तपाईँको वेगनर हो सुजुकी मारुती सुजुकी होइन ए हुन्छ कहिले आउनुहुन्छ तपाईँ आउनुस् न अन्त हेरौँ के भएको छ

तपाईँ अहिले आउनु पनि अहिले अहिले आउँदा पनि हुन्छ तपाईँ कि बस् एकपल्ट टेस्ट ड्राइभ गरेर हेरौँ त्यहाँदेखि हेरौँ न के प्रब्लम छ ल दार्जिलिङ चाहिँ बतासेमा छ मेरो तपाईँ अहिले आउनु भयो अहिले आउनु भयो भने सक्नुहुन्छ तर अब त्यो प्रब्लम चाहिँ तपाईँको त्यो गियर उसको भयो गियर लिबरको सिफ्ट राम्रो भएको छैन होइन सिफ्टिङमा प्रब्लम होइन त अँ त्यो त हामी गर्छ यहाँनिर तर अब त्यसको लागि चाहिँ एकपल्ट टेस्ट ड्राइभ गरेपछि चाहिँ हुन् थाहा हुन्छ कि त्यो अब गियर बक्स खोल्नुपर्ने हो कि के गर्नु पर्ने हो त्यही हिसाबले हाम्रो यता भइहाल्छ भइहाल्छ त्यो पार्ट्स अब गियर विशेष त्यो गियर मुनिको त्यो पकेटहरू चेन्ज गर्नु पर्ने हुन्छ त्योहरू अन्त चेनमा पनि हुनु सक्छ क्लच पनि एकपल्ट चेक गर्दा हुन्छ क्लचको कारणले पनि त्यो सिफ्टिङ राम्रो नभएको हुन्छ गाडी त राम्रै उठ्दैछ नि होइन ए हजुर हजुर हुन्छ हुन्छ आउनोस् न हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ